म खाना पकाउँदा है चुलाकै आगोमा पकाउँछु मलाई चुलामै पकाएको खाना मनपर्छ है घरहरू पनि तातो हुन्छ त पाहाडहरू हो गाउँ बस्तीमा है आगो फुकेकै मनपर्छ आगोमै खाना पकाउँदै ताप्दै है चाहिँ मजा आउँछ मेरो सासु ससुराले पनि है कहाँ चुलामै पकाएको खानाहरू मन पराउँछ टेस्टहरू मन पराउँछ म ग्यास चाहिँ कम्ती मात्रामै चलाउँछु है प्रायः जस्तो चाहिँ म आगोमै खाना पकाउँछु मलाई ग्यासमा भन्दा चाहिँ आगोमै पकाएको खाना मनपर्छ